हामीले पशु पालन गर्दा एउटा दुइटा नपालेर एकपल्टमा कम्तिमा पनि दसदेखि बिसवटा बिसवटा पशु पालनहरू गर्नाले चाहिँ त्यस पशुहरूको मलदेखि लिएर त्यसका दुधहरू धेरै मात्रामा हुनाले यसले राजस्व उत्पादनको लागि पनि धेरै सहयोग हुनाले हामीले कृषि पशुहरूको पालन गर्दा चाहिँ कम्तिमा पनि धेरै कम्ति नभएर धेरै मात्रामा पशुपालन गर्नाले चाहिँ फाइदा हुने लागेको छ